मैले चाहिँ भेज सुप बनाएको थिएँ र त्यसमा चाहिँ मैले के के हालेँ भन्दा गाजर बिट सब्जीहरूमा सिमरायो सिमरायो र कोपीहरू हालेँ त्यसमा चाहिँ मैले पानी मजाले बोयल गरेर हालिदिएँ अनि त्यसमा नुन हालेर मजाले त्यसलाई उमाले त्यो सब्जीको सुपहरू खान एकदम आफ्नो हेल्थलाई पनि राम्रो हो र हेल्दी पनि हुन्छ र मैले चाहिँ मजाले नुन पनि हालेको थिएँ त्यसमा सब्जीहरू सबै प्रकारको हालेर चाहिँ बनाइदिएको थिएँ र हेल्थलाई पनि राम्रोको लागि